यो सब्जी दोकान हो ए हजुर मलाई यो प्रोग्रामको लागि अलिक सब्जीहरू चाहिएको थियो कि अन्त फोन गरेको नि ए मलाई चाहिँ उयो के भन्छ बिस किलो जस्तो आलु हो अन्त आलु कसरी किलो छ होला ए हजुर अनि आलु हो अन्त के भन्छ उयो पनि चाहिएको छ मलाई रमभेडा टमाटर चाहिँ कसरी छ ए हजुर टमाटर पनि चाहिएको छ अन्त मलाई उयो करेला छ होला है ए हजुर मलाई त्यो सब्जीहरू चाहिएको थियो कि प्रोग्रामको लागि हजुर हजुर यो पच्चिस दिसम्बरको लागि कि यहाँ उयो यहाँ उयो प्रोग्राम हुँदैछ अनि त्यसको लागि नि हजुर ए टमाटरको दाम चाहिँ कति भएको छ हौ अहिले ए हजुर यसो अलिक निकै लग्यो भने त मिलाइदिनुहुन्छ होला नि ए हुन्छ म आउँछु नि यो हप्ताभित्र अनि तपाईँलाई आउने बेला अगाडि नै म फोन गर्छु हो अन्त तपाईँले त्यति चाहिँ राखिदिनुहोस् न हुन्छ हुन्छ म अब तपाईँमा भर परेँ हुन्छ राखेको